कि त म चाहिँ किचनमा कित्लीको प्रयोग गर्छु कित्ली मलाई सजिलो लाग्छ कित्लीको अब कित्ली समाउनु सजिलो पानीहरू राख्नु सजिलो कित्लीबाट पानी अब मजाले झर्छ पोखिने डर हुँदैन त्यहाँबाट कराही कराहीमा म सब्जी पकाउँछु कराहीको दुईपट्टि कान हुन्छ कराही मैले मजाले सब्जीहरू पकाएर मोलमाल पारेर राख्छु अन्त डेक्ची डेक्चीमा खाना बनाउँ भात पकाउँछु म भात पकाएर मोलेर राख्छु चेप्टो भाँडा डेक्चीमा सफा पारेर सेतो पारेर राख्छु पन्युँ पन्युँले भात उघाउँछु भातहरू उघाएर चाहिँ सबैलाई दिन्छु पन्युँले भात उघाउनु सजिलो हुन्छ डाडु डाडुले दाल सब्जी चलाउनु सजिलो हुन्छ र त्यसले दिनु पनि सजिलो हुन्छ गाग्री गाग्रीमा गाग्री पनि युज गर्छु म गाग्रीमा पानी भरेर राख्छौँ हामी त्यो गाग्रीको पानी चिसो हुन्छ त्यो गाग्रीको पानी उघाएर खानु सजिलो हुन्छ पानी भरेर राख्नु गाग्री चाहिँ म प्रयोग गर्छु चम्ची चम्चीले सब्जीहरू कोही बेला पस्केर दिनु सजिलो हुन्छ चम्ची युज गर्छु त्यहाँबाट खाना पनि खान्छ हामी चम्चीले कुकर कुकर मेरो एउटा सानो कुकर छ त्यो कुकर पनि म युज गर्छु त्यो कुकरमा कोही बेला सब्जी दाल मासुहरू पकाउँछु त्यहाँबाट कुकर मजाले मोलेर सफा पारेर राख्छु त्यहाँबाट कुकर मा दालहरू पकाउनु सजिलो हुन्छ कुकरमा पाकेको सब सब दाल मिठो हुन्छ भात पनि पकाउँछु कोही बेला अन्त बोउल बोउलमा लुगाहरू धुन्छु लुगा धोएर सर्फमा भिजाइराख्छु लुगा बोउलमा बोउलमा पानी भरेर भाँडाहरू पनि मोल्छु त्यहाँबाट मेरो एउटा गिलासहरूमा पानीहरू खान्छ हामी गिलासको गिलासमा पानी खान्छ स्टिलको